नेपाली हाम्रो नेपाली संस्कृतमा भन्नुपर्दाखेरि चहिँ जनैको बारेमा जनै चाहिँ बर्तमान गरिसकेर लगाउँछ र जब बर्तमान गर्छ तब चाहिँ छोरा मान्छेले चाहिँ नराम्रो चिजहरू खानु भएन जो छेत्री बाहुनहरूले गर्छ छेत्री बाहुनहरूले गर्दाखेरि त्यो जब बर्तमान गर्छ तब चाहिँ त्यो नराम्रो उयोहरू खानु भएन नराम्रो चिजहरू खानु भएन